एक यादगार चढाई भन्दाखेरि मैले एउटा रक क्लाइम्बिङ गरेको मलाई याद आउँछ जुन चाहिँ चाहिँ हामीलाई कलेजबाट लगिएको थियो त्यो रक क्लाइम्बिङको लागि मसँग मेरा धेरै साथीहरू पनि थिए जुन जो साथीहरूले मलाई प्रोत्साहित गरे रक क्लाइम्बिङ गर्नको निम्ति र त्यो रक हेर्दाखेरि धेरै नै मुस्किल थियो ठाउँ ठाउँमा पक्डिने चिजहरू थियो हामीलाई सेफ्टीको पुरै ध्यान राखिएको थियो बेल्टहरू लगाएर लडिन्छ भनेर धेरै नै हामीलाई ध्यान राखेका थिए अनि जब मैले स्टार्ट गरेँ त्यतिखेर मलाई एकदमै मनमा चिसो लागेको थियो बा लडी पो हाल्छु कि कतै मरी पो हाल्छु कि भन्ने खालको एउटा डर लागेको थियो तर जस्तो चढ्दै गएँ चढ्दै गएँ मेरो डरहरू हराउँदै गयो हराउँदै गयो र मैले यसबाट के सिकेँ भन्दाखेरि कामहरू जति नै मुस्किल भए भए पनि हामीले सानो सानो कदमहरू बढाएर त्यसलाई त्यस त्यसलाई हामीले गऱ्यौँ भनेदेखि कुनै काम पनि असफल नहुँदो रहेछ जसरी म त्यहाँ चढ्दै गएँ म मेरो डर पनि बिस्तारी बिस्तारी हराउँदै गयो र म चढेको दस पन्ध्र मिनटको अन्तरालमा नै टुप्पोमा पुगेर झरिसकेको थिएँ र धेरै राम्रो क्षण थियो त्यो चढाई गर्न